र म सानो हुँदाखेरि मलाई चराहरू हेर्नु धेरै मनलाग्थ्यो र अहिले पनि मलाई मनलाग्छ सानोमा चाहिँ म धेरै चराहरू हेर्थेँ जस्तै बिहान बिहान बिहानै चराहरू कराएर चराहरू कराउँथ्यो बेलुका भएपछि पनि चरा तिन बजीतिर कराउँथ्यो चराहरू कराउँथ्यो अन्तखेरि म डेली हेर्थेँ खिर्कीबाट यसरी चराहरू धेरै म कत्ति हेर्थेँ चराहरू उडेको कराएको चराको घोसलाहरू त्यो च चराले घोसलाहरू बनाएको धेरै हेर्थेँ चरा के अरे चरा मलाई त्यो ढुक्कुरहरू हेर हेरिबस्थेँ खिर्कीबाट ढुक्कुर हेर्थेँ परेवा हेर्थेँ काग हेर्थेँ धेर सुगाहरू चाहिँ मलाई धेरै मनपर्थ्यो त्यो सुगा चाहिँ मेरो फेभरेट चरा थियो जसरी चाहिँ त्यो फ उयो अम्बकको रुखहरूमा आएर त्यसले त्यो पाकेको फलहरू खान्थ्यो परेवाहरूले केके केके चराहरूले त्यो आएर आफ्नो हाम्रो घरको माथिको रुखमा घोसला बनाएर बसेको त्यस्तोहरू हेर्नु मलाई धेरै मनलाग्थ्यो र मलाई चराहरू धेरै मनपर्छ चराहरू चराहरू चराहरूले गर्दा नै टाइमको टाइम चाल पाउँथेँ यसरी तिन बजीपछि एकैचोटि आएर कराउँथे